ए आफ्नो ठाउँमा पर्यटकीय स्थल र पर्यटन सुधार गर्न सरकार ग्राम पञ्चायतलाई के सुझाउ दिनुहुन्छ विशेष त हाम्रो गाउँ ग्राम पञ्चायत अन्तर्गत पर्छ र ग्राम पञ्चायतलाई के सुधार दिन चाहन्छु भने अब पर्यटकीय स्थल या पर्य स्थलमा चाहिँ अब पर्यटनहरू आउँदा चाहिँ होइन हाम्रो गाउँलाई नै सुविधा हुन्छ होइन हाम्रो ग्राम पञ्चायतलाई यसमा अब उन् उनीहरू आयो भने ग्राम पञ्चायतलाई नै फाइदा हुन्छ त्यसैले जस्तो अब पर्य आउने पर्यटनहरू आउने स्थानहरूको चाहिँ सुधार गर्नुपर्छ जस्तै उनीहरूको त्यहाँ बस्ने व्यवस्था राम्रो गर्नुपर्छ खाने पानीको व्यवस्था राम्रो गर्नुपर्छ र रुख बिरुवा लगाएर सुन्दर र रोचकीय बनाउनुपर्छ तब मात्र पर्यटनहरू आउने गर्छन् र अनि हाम्रा उयो ग्राम पञ्चायत अन्तर्गत पर्ने गाउँहरूमा पनि यी यी सुविधा हुन्छ